मेरो नाम सीता देवी छेत्री हो बाग्रागोट निवासी हो डिस्ट्रिक्ट जलपाइगुडी हाम्रो मनाउने चाडहरूमा सबभन्दा फर्स्ट आउँछ पहिला दसैँ दसैँ दसैँ भन्ने सब सब नेपालीहरूले मनाउँछन् पहिला दुर्गा पूजा नौरथाको व्रत लिन्छन् कसैले कसैले सक्नेहरूले लिन्छन् नसक्नेहरूले लिँदैनन् पहिला आउँछ गणेश पूजा त्यहाँदेखि विश्वकर्मा पूजा त्यहाँदेखि नौरथा लाग्छन् नौरथा लागे पछि नौ गे नौ दुर्गा देवीको पूजा गर्छन् त्यसको बादमा दसहरा आउँछ दसहरा दसहराको मतलब हो रामले रामले रावणलाई हराएर चाहिँ फर्किँदाखेरि चाहिँ यस यो अयोद्धावासीहरूले चाहिँ दसहरा मनाएको हो त्यही भएर चाहिँ सबै मानिसहरूले दसहराको दिन चाहिँ खुसियाली मनाउँछन् यसरी नै हामी आफ्नो आफ्नो पर्वहरू मनाउँदै जान्छौँ त्यस पछि आउँछ दसहरामा सबै आफ्ना आफन्तहरू टाढा टाढामा भएकाहरू सबै आफ्ना आफन्तहरू टिकाको नौ दुर्गाको प्रसाद भनेर चामलको टिका अछेता रातो अछेता लगाउन भनी आफ्नो आफ्नो ठुल्ठुला जो जो मान्ने गुन्नेहरू छन् तिनीहरूलाई मान्नको लागि टाढा टाढोदेखिको आउँछन् अनि टिकाको टिका लगाएर आफ्नो छोरी ज्वाइँहरू टाढा टाढा छन् भनेदेखि उनीहरू पनि आमा बाउको घरमा आउँछन् तिन दिन दसैँ दसैँ मनाएर उता उनीहरू खुसीसँगले सबजनाले खुसीसँगले नानीहरू पनि खुसीसँगले नयाँ नयाँ लुगा लगाएर घुम्न हिँड्छन् यसरी नै हामी दसहरा मनाउँछौँ त्यस पछि आउँछ दि दिवाली दिवाली भनेको लक्ष्मी लक्ष्मी पूजाको दिन हामी लक्ष्मीलाई खुसी पार्नका लागि आँगनतिर रङ्गोलीहरू बनाउँछौँ अनि फुल मालाहरू सयपत्री सयपत्री फुलको मालाहरू बनाएर दैलोतिर लगाएर अन्त दीयो बत्तीहरू बालेर लक्ष्मी पूजाको दिन पुरा प्रसादहरू बनाएर लक्ष्मीको पूजा गर्छौँ अनि नानी साना साना नानी छोरी चेलीहरू भैलेनी खेल्न आउँछन् घरमा तिनी तिनीहरूलाई चाड चाडबाड मनाउनका लागि आउँछन् अनि तिनीहरूलाई दान दक्षिणा गर गरेर हामी पठाउँछौँ अनि त्यस पछि देउसी भन्छ गोरू तिहारको दिन नानी साना साना छोरा नानीहरू आउँछन् देउसी भन्दै उनीहरूलाई पनि दक्षिणा दिँदै पठाउँछौँ त्यस पछि भाइटिका आउँछ भाइटिकाको दिन आफ्नो भाइलाई टिका लगाएर उनलाई आशीर्वाद दिएर चेलीबेटीको हातको टिका लगाएर माइतीमा माइतीलाई खुसी बनाउँछन् अनि माइतीले पनि आफ्नो द दक्ष अनुसार दक्षिणा दिएर चेलीबेटीलाई खुसी बनाउँछन् यसरी नै त्यस पछि आउँछ माघे सग्राँती माघे सग्राँतीमा पनि हामी अनेकका म म मिठा मिठा भोजनहरू बनाएर गाउँ गाउँ वरिपरिका छिमेकीहरूलाई पनि दिन्छौँ अनि नानीहरूलाई पनि दिएर विशेष गरी त्यो दिन पशुहरूले पनि माघे सग्राँती मनाउँछन् हरे उनीहरू बिहानै मकर नुहाएर तरुलको भोग भोजन गरेर वन तरुलको भोजन गरेर उनीहरूले उनीहरूले पशुहरूले धरी पनि मनाउँछन् भने हामी पनि त्यसरी नै वन तरुलहरू खाएर चाडबाड मनाउँछौँ त्यसरी नै त्यस पछि आउँछ होली होली त नेपालीको चाड त होइन तर पनि नेपालीहरूले पनि चाड मनाउँछन् यो होली